हेलो बढी बोल्नु भएको हो ए अहिले यो हिउँदमा के के सब्जी हुन्छ हौ के के लाउनु पर्छ हौ हजुर

हजुर हजुर अन्त सिमीको बिउहरू तपाईँकोमा छ तपाईँहरूकोतिर ए के के सिमी छ ए घिउ सिमी छ ए सिङ्तामे सिमी ए कौडे चाहिँ छ तपैकोमा ए अहिले कौडे चाहिँ रोप्दा हुन्छ अब यो यो यति बेला नै ए अनि रमभेडाहरू चाहिँ अहिले हुँदैन

ए म त नयाँ परेँ हो साग सब्जी साग सब्जी लाउनु पनि जानिनँ जान्दिनँ हो यसो तपाईँलाई सोध खोज गरेर चाहिँ उयो गर्नु पऱ्यो भनेको नि हजुर ए अनि तपैहरूकोमा त रमभेडा त छैन होला है अहिले त रोप्नु भएको छैन होला ए हजुर त्यो रायो सागहरू हजुर हजुर ए हजुर अब अब यति बेला यति बेलातिर चाहिँ रायो सागहरू रोप्दा हुन्छ होला ए बिरुवाहरू बिरुवाहरू छ अनि तपाईँकोमा बिरुवा छ

ए हजुर ए त्यो रायो साग खाने चाहिँ भयो रायो साग खाने चाहिँ ए अर्को हप्ता हजुर अर्को हप्तातिर राखिदिनुहोस् ल म पनि आउँछु लिनु रायो साग लिनु ए हुन्छ हुन्छ